हलो

हुँ अँ

हुन्छ अहिले बगानको हाल साह्रै राम्रो छैन दुई चार दुई वर्ष जस्तो बन्द भएर भर्खर खुलेको छ अब यहाँनिर अब अहिले तलबहरू पनि राम्रो दिएको छैन रासनपानीहरू पनि राम्रो दिएको छैन दबाईहरूको सबै हस्पिटलहरू बन्द भएर बाहिरको डाक्टरहरू आएर हेर्दैछ अनि यहाँ बहुत हालत खराब छ बगानको अहिले ग्रेच्युटी फन्ड पैसाहरू पनि काटेको छैन ग्रेच्युटीहरू पनि दिएको छैन पाएको छैन अहिले बगानमा राम्रो छैन हालचाल सबै खराब भएर गएको छ धेरै अब दुई वर्ष त बन्दै भयो दुई वर्षको पिछाडिको स्थितिहरू पनि अहिले राम्रो छैन त्यहाँको मान्छेहरू सबै प्रायः बाहिर काम गर्नु जाँदैछन् यहाँनिर अहिले कामै गर्दा पनि त्यो दुई सय रुपियाँ हाजिराले के खानुपुग्छ र यस्तै स्थितिहरू चलिराखेको छ यहाँ बगानमा साह्रै राम्रो छैन हजुर हो यो साँच्चै नै यस्तै भइराखेको छ अहिले बगान राम्रो छैन न दबाईपानी छ न डक्टरहरू छ केही पनि छैन अहिले पुरा यो भइराखेको छ ह अहिलेसम्मन् पहल गरेको छैन यहाँ घरहरू पनि रिपेयर हुँदैन घरहरू पनि लथालिङ्गै भत्केर भुईँचालो गएको देखिन् भत्केर सबै लथालिङ्गै भइराखेको छ बिचाराहरू दुखसुख आफ्नो जिन्दगी बिताइराखेको छ हुन्छ अहिले हुन्छ अहिले राखेँ मैले